हजुर हजुर हजुर हजुर आउनुहोस् न तपाईँ के भन्छ राजा भातखावा छ होइन के भन्छ बक्सा फरेस्ट छ के भन्छ यता थुप्रै छ जग्गा आउनुहोस् न तपाईँ के भन्छ म घुमाउनु लान्छु तपाईँहरूलाई राम्रो राम्रो जग्गा लान्छु तपाईँहरूलाई आउनुहोस् राइमटाङ डिपूमा होइन के भन्छ पाहाडहरू छ खोलाहरू छ के भन्छ त्यहाँ फोरेस्टको होइन राम्रो राम्रो के भन्छ खेल्ने चिजहरू पनि छ अनि जूहरू पनि छ के भन्छ बक्सामा अनि के भन्छ राजा भातखावामा के भन्छ आउने बेला फोन गर्नु के भन्छ म आउँछु के भन्छ ड्रप गर्नु कतिजना छ तिमीहरू हजुर फोन गर्नु के भन्छ अँ यहाँ सिलगढी स्टेसनदेखि के भन्छ होइन त्यो अलिपुरको जक्सनमा उत्रिनु त्यहाँदेखि मलाई फोन गर्नु म के भन्छ ड्रप गर्नु आउँछु अनि त्यहाँदेखि जानुपर्छ कहाँ कहाँ घुम्नु जानु मनलागेको छ म लान्छु नि तिमीलाई त्यही सायद चार पाँच हजार

कति आउनु नि के हुन्छ के लिन्छ बात गर्नुपर्छ कति हु ए हुन्छ नि आउनु नि ल म मिलाइदिई हाल्छु कतिजना छ तिमीहरू चाहिँ सबै के भन्छ केटी केटी छ ए आउनुहोस् न ल के भन्छ सिलगढीबाट चढ्नु के भन्छ अलिपुरमा उत्रिनु त्यहाँदेखि मलाई फोन गर्नु त्यहीँ नि म घुमाइहाल्छु नि हाम्रो यहाँ के भन्छ म त जाने नै हो हुन्छ अँ